एउटा होइन प्राइभेट काम गर्नेको फ्यामिलीको आफ्नो परिवारको केही न केही हामीले जति कमाउछौँ त्यो भन्दा औषधीमा हामीले पैसा खर्च बेसी गर्नु पर्छ फ्रिमा के सरकारी स्वास्थ्य केन्द्रबाट हामीलाई सुविधा निशुःल्क औषधीहरू हामीले त्यति पाउँदैन हाम्रो यता गाउँ ठाउँमा त्यति आउँदैनन् निशुःल्क औषधीहरू पाउने हामीलाई त्यस्तो ठाउँ हुँदैन त्यसले गर्दा हामीलाई पैसा खर्च गरी गरी होइन औषधीको लागि हामीलाई जानु पर्छ टाढा टाढा गएर देखाएर ल्याउनु पर्छ पैसाको कमी हुन्छ त्यसैले हामीले चिकित्सा राम्रो गर्न सकिँदैन त्यसले गर्दा चाहिँ सरकारी स्वास्थ्य केन्द्रलाई चाहिँ चिट्ठी लेखेर हुन्छ के गरेर हुन्छ फेरि गाउँ ठाउँमा पनि यसरी हाम्रो गाउँमा आइदिएर चाहिंँ यसरी क्याम्प बसिदिनु होस् किनकि सबैकोमा पैसा हुँदैन सबैले खटेर खानु पर्छ पैसाले कमीले गर्दा मानिसहरूलाई बचाउनै साह्रो पर्छ खानु पर्यो होइन परिवारको ठुलो कतिको परिवार ठुलो हुन्छ बुढा बुढी हुन्छन् घरमा बिमार अनि रोग हुन्छ मान्छेलाई त्यसले गर्दा चाहिँ हामीलाई होइन केन्द्रबाट नै सरकारी स्वास्थ्य केन्द्रबाट चाहिँ सुविधा दिएको चाहिँ साह्रै राम्रो हो किनकि यहाँ औषधीहरू होइन मुफ्तमा पाइन्छ त्यसले गर्दा हामीलाई कति चिजहरू चिजको सुविधा हुन्छ हामीलाई अब औषधी किन्नको लागि हामीलाई पैसा बेसी खर्च गर्नु पर्दैन होइन घर चलाउनु पर्छ